र मेरो क्षेत्रमाप्रति एकदमै प्राकृतिक श्रोतहरू चाहिँ जस्तै चिया भयो चियाको खेती भयो आलु खेती भयो सुन्ताला अदुवा यो सब यो सब व्यावसायिक बनाई गइरहेको छौँ र यो श्रोतहरू एकदमै श्रोतहरू जसलाई हामीले हामी मान्यता दिइआइरहेको छौँ र यो क्षेत्रमा सबभन्दा उच्च स्तरमा हामीले बजारमा बिक्री गर्नु सकेको भन्नेमा चाहिँ चियापत्ती पर्दछ अदुवा सुन्तालाहरू पर्दछ अलैँचीहरू पर्दछ र यो विभिन्न देशहरूमा हामीले यसलाई एक्सपर्ट गर्ने कामहरू गर्दछौँ जस्तै चियापत्ती संसारभरि नै एकदम प्रसिद्ध रहेको छ र त्यसमध्ये सुन्ताला पनि एकदमै प्रसिद्ध रहेको छ यहाँको सुन्ताला चियापत्तीले नै चिनेको जग्गा हो पाहाडकी रानी त्यसै भनेको होइन